के भन्दाखेरि नि यस्तो हुन्छ कि अब कति मलाई चाहिँ यहाँ सबैले भन्थ्यो नि त कि त्यो माध्यमिकमा फेल हुन्छस् तँ तँ पढाइले गर्दा यस्तो पढाइले तँ फेल हुन्छस् भन्थ्यो नि त मलाई मान्छेहरूले अन्त मलाई माध्यमिकमा पुरा डर लागेको थियो नि त सबैले भन्थ्यो नि त तँ माध्यमिकमा फेल हुन्छस् यस्तो पढाइले तँ कहिले पनि उँभो लाग्दैन भन्थ्यो होइन अब म उँभो त लागेको छुइनँ मैले काम त केहीमा पाएको छुइनँ जस्तै माध्यमिकमा त पास त भए नि त यस्तो अब सबै मान्छेले भन्थ्यो नि त माध्यमिकमा फेल हुन्छ भन्थ्यो तर म पास भए होइन अनि त्यहाँदेखिको अब एचएस पनि आउँदैछ यो एचएसमा पनि पुरा डर लागिरहेको छ किनभन्दा माध्यमिकभन्दा नि साह्रो अरे होइन माध्यमिक त कस्तो साह्रो पऱ्यो भने त माध्य एचएस झन् कस्तो साह्रो होला होइन अन्त त्यही हो अब एचएसमा बिग्रियो भने आफ्नो लाइफै बर्बाद भयो होइन अहिले त अहिलेको लाइफ कस्तो अन्त अहिले केही काम खोज्दाफिरीम त त्यही अब पर्सन्टेज नै चाहिन्छ त पर्सन्टेजबिना त केही त लाग्दैन नि त त्यस्तै हो पनि त अन्त त्यहाँदेखिको चाहिँ पर्सनटेज नै हो नि त अन्त माध्यमिकमा पनि त अब मैले केही अब पढेको थिइनँ मतलब के हो भने म पढ्नु चाहिँ पढेको थिए अब पढेको केही नआएको होइन अनि नआएको अन्त के हो भन्दा चाहिँ म पुरा बिमारी भएको होइन यस्तो बिमारी भएर कस्तो अब बिमार भएको थिएँ तरपनि त्यस्तो अवस्थामा मैले बिमारी भएर पनि मैले एच ए माध्यमिक दिएँ माध्यमिकमा दिँदा पनि म अब भनूँ पास त भए तर अब भक्कु मार्क्स त आएन ठिकै आयो तरपनि म अब के भन्छु भने चाहिँ अब आ कतिले भन्छ माध्यमिकको रिजल्ट चाहिँ आफ्नै उयो आफ्नै उयो के अरे गुड लक हो आफ्नो उयो हो भन्छ तर होला किनभने चाहिँ आफ्नो अब हुन्छ नि आफूले पढेको आउँदैन अन्त आफू आफूले आफूले बुझेर लेख्यो भने त पास त हुँदोरहेछ तर पनि त अब योपालि एचएस आउँदैछ यो कस्तो साह्रो परेको थियो मलाई माध्यमिकमा बिमारी थियो होइन बिमारी हुँदै मैले तर एक्जाम त गरेँ तर अब म पास त भए तर अब फर्स्ट सेकेन्ड थर्ड त भइनँ तर पनि म झुन्डेर भए पनि पास त भए नि त अन्त अहिले म टुवेल्भ पुगेँ टुवेल्भ पुगेर एचएसमा एचएसमा के हो कसो हो मलाई त केही थाह छैन नि त एक त माध्यमिक त साह्रो पऱ्यो भने त एचएस झन् कस्तो साह्रो हो अब त्यो एचएसमा राम्रो गऱ्यो भने त आफ्नो लाइफ त चेन्ज भयो नि त केही काम गर्दा पनि त हुन्छ नि त आफूले एचएसमै कम्ती मार्क्स ल्यायो भने त हामीले केही काम पाउनु सक्दैन नि त भोलि पर्सि अब केटीको जात हो केटीहरू अब कहीँ बिहाहरू भयो भने अहिले त आफ्नो आमा आफ्नो अब के अरे अब केटाको बाउआमाहरूले पनि त आफ्नो पर्सन्टेज हेर्छ त्यो केटी कतिको पढेको छ होइन पढेको छैन भने कस्तो टचर गर्छ अरूको बाउआमाले होइन आफू पढेको ज्ञानी ज्ञानी छ भने होइन आफै ठुलो केही काम जबतिर छ भने त उसको बाउआमाहरूले पनि त केही गर्नु सक्दैन नि त हैन त्यो हो नि त छोरीको जात अब हो नि त त्यहाँदेखिको त्यही कारण चाहिँ माध्यमिक एचएसतिर चाहिँ हामीले राम्रो पर्सन्टेज ल्यायो भने राम्रो पर्सन्टेज ल्याएर राम्रो काम खोज्यो भने त आफूलाई पनि राम्रो हो आफ्नो आमाबाउहरूलाई पनि त राम्रो हो होइन आफ्नो छोरीले यति उन्नति गऱ्यो भन्ने पनि त हुन्छ त्यसैले अब कतिले भन्छ अब माध्यमिक साह्रो एचएस साह्रो हो अब के गर्नु अब त्यो त्यो त चल्दै जाने लाइन हो चल्दै जाने सिस्टम हो नि त जस्तै अब योपालि मेरो माध्यमिक सकिन योपालि मेरो एचएस हो एचएस त सक्छु नि त जस्तो भए पनि फेल त फेल भए नि पास भए नि पास त हुन्छ होला नि त होइन त्यही हो अनि त्यहाँदेखिको त्यहाँदेखिको यो त्यहाँदेखिको हामीले यो माध्यमिक राम्रो गऱ्यो भने होइन मति आफूलाई आफू आफू आफूलाई मात्रै राम्रो हुन्छ होइन त्यही हो त्यहाँदेखिको माध्यमिक बिगाऱ्यो भने एचएस बिगाऱ्यो भने आफ्नो जिन्दगी आफ्नो आफ्नै बर्बाद भयो नि त अँ के अरे अहिले पर्सेन्टेज बिना त कहाँ उयो हुन्छ होइन् जहाँतिर पनि अहिले त पर्सेन्टेज नै चाहिन्छ नि त त्यसैले त्यही कारण चाहिँ एचएस माध्यमिक साह्रो त साह्रो हुन्छ होइन साह्रो भयो भने पनि गर्ने होइन गर्ने होइन होइन गर्ने हो भने गर्नुपर्छ अब ठिकैको आबो पढेर होइन बुझेर गर्नुपर्छ नि त आफूले मिहिनेत गऱ्यो भने त मिहिनेत गरेर पढ्यो भने त के अरे राम्रो हुन्छ नि होइन त्यही हो